मैले जब पहिलोपल्ट फ्लिपकार्टबाट सामान अर्डर गरेको थिएँ यति साह्रो राम्रो साडीहरू आयो दसवटा साडी रहेछ साडीहरू मैले मगाएको थिएँ यति साह्रो राम्रो राम्रो कलरको यति साह्रो राम्रो एकदम फ्रेस माल उनीहरूले पठाएको थियो र एकदमै राम्रो सामान मैले पाउनु सकेँ फ्लिपकार्टबाट र त्यसले गर्दा अहिले पनि म फ्लिपकार्टबाट नै सामानहरू मगाउँछु अनि साडी यति राम्रो राम्रो आउँदैछ यति राम्रो आउँछ फ्लिपकार्टलाई चाहिँ मैले एकदमै धन्यवाद दिन चाहन्छु होइन यस्तो राम्रो राम्रो साडी म मलाई साडी नै मनपर्छ म साडी नै लाउँछु र त्यसले गर्दा म साडी नै प्रायः जस्तो म साडी नै अर्डर गर्छु र फ्लिपकार्टले चाहिँ एकदमै राम्रोसँगले साडीहरू पठाइदिन्छ र यसमा चाहिँ हामीले कुनै कुरोको दुःख मान्नु पर्दैन मैले अर्डर गरेको छु तर कस्तो आउँछ के आउँछ भन्ने चाहिँ तर एकदमै राम्रो क्वालिटी पनि राम्रो कलर पनि राम्रो अनि जस्तो हामीले हेरेको छौँ नक्सामा त्यस्तै उनीहरूले पठाइदिन्छ र एकदमै राम्रो लाग्यो फ्लिपकार्टको साडीहरू चाहिँ